धेरै दिनका लागि बाहिर जानुपर्दा म पहिले ब आफ्नो बन्दोबस्त गरेर जान्छु पानीहरू हालेर हालिराखेर जान्छु नभएदेखि अलिक सुक्दै गयो भनेदेखि छोरालाई पानी हाल भन्छु नभएदेखि यता छरछिमेकीलाई हेरिदिँदै गर्नु है पानी सकियो भने हालिदिनु भन्छु त्यस्तो प प्रवन्ध मिलाएर म धेरै दिनको लागि बाहिर जान्छु